मलाई चाहिँ घरहरू सिँगार्नु साह्रै मनपर्छ घरहरू सफासुग्घर राख्नु साह्रै मनपर्छ किनकि घरमा कोही मान्छे पस्दा पनि क्या त ए कसैको घर हुन्छ नि कति घिनलाग्दो राखेको हौ भन्ने एउटा शब्द निस्किन्छ है मान्छेले तर मलाई चाहिँ घरहरू सफासुग्घर होइन सनाकसिनिक बिहान उठेर म त्यस्तै पाँच साढे पाँचमा उठेपछि म घरहरू सबै पुसेर सनाकसिनिक पारेर ओछ्यानहरू झारेर होइन हामी हस्बेन्ड वाइफले नै दुईजनै मिलेर हरेक कार्यहरू दुईजनै मिलेर गर्छौँ गर्ने गर्छौँ एकदमै राम्रो लाग्छ कि सिँगारपटार गरेर सिनिक्क परेको घरमा भगवान पनि बास गर्छ होला जस्तो लाग्छ हामीलाई चाहिँ होइन मैला कुचेलामा त भगवानले पनि घृणा गरेर उठेर जान्छ होला भन्ने जस्तो लाग्छ त्यही कारण हामी बिहान छिटो उठ्ने गर्छौँ चार बजी उठेर चाहिँ त्यहाँदेखि साढे पाँचदेखिको घरहरू पोछाहरू लगाएर सबै नुहाइधुवाई गरेर हामी सनाकसिनिक पारेर घरमा खानाहरू पकाएर गर्ने गर्छौँ घरमा फुल पौधाहरू पनि राख्दा अर्कै राम्रो देखिन्छ होइन हामीले त्यो प्लान्टहरू पनि भित्र घरमा राखेको छौँ राम्रो देखियोस् भनेको ले मात्र होइन तर एउटा अहिले धेरै मानिसहरू बिमारी परिरहेको छ होइन त्यो फुल पौधाले कारणले गर्दा पनि हामीलाई सकारात्मक दिने रहेछ सकारात्मक दिने रहेछ अनि हाम्रो कतिवटा प्लान्टले त राम्रो राम्रो प्रदूषणहरू पनि फैलाउने छ भन्ने कारणले गर्दा हामीलाई घरमा पौधाहरू लाउँछौँ होइन डेकुरेसन राम्रोसँगले राखेको हुन्छौँ घरको कुन चाहिँ कुनामा के राख्नुपर्ने भन्ने कुरा नारीलाई मात्रै थाहा हुन्छ अनि घरमा के अरे गोदरेजहरू पनि सिनिकसनाक मिलाएर चिटिक्क पारेर राख्दा कति सुन्दर देखिन्छ अनि खाइपिई गरेपछि घरलाई सिनिक्क पारेर राम्रोसँगले पोछा लगाएर सनाकसिनिक पार्ने गर्ने गर्छौँ धेरै राम्रो लाग्छ धेरै शुद्ध लाग्छ विचारहरू पनि राम्रो राख्नुपर्ने रहेछ शुद्धता मात्रै भएर होइन हाम्रो मनको विचारहरूलाई पनि शुद्धता बनाउनुपर्छ त्यही कारण घरलाई शुद्धता बनाए त्यो अटोमेटिक हाम्रो मन पनि शुद्ध बनिन्छ भन्ने कुरा हामीले जानिसकेको छौँ त्यही कारण हामी नारीलाई नै बनाएको छ कि घरलाई सनाकसिनिक पार राम्रोसँगले राख शुद्ध राख सफा राख भन्ने हाइजेनिक पनि हुनुपर्छ हाम्रो जीवनमा